सबसँग बसेर खाना खाँदा मजा नि आउँछ अब एक दोसराको बात हुन्छ हँसी मजाकहरू हुन्छ अब एउटा समूहसँग बसेर खाँदाखेरि अलग्गै मजा आउँछ अब घरमा यसो केही पूजा आजाहरू केही भयो भने कि त उयस्तो हाम्रो वा मकर सङ्क्रान्तिहरू भयो असार पन्ध्रहरू भयो यस्तोतिर यसो आफ्नो मान्छे छेउ छाउतिर कतै छ भने यसो बोलाएर खाना साना खुवाएर दसैँमा त त्यो अलग्गै कुरा हो चाड पर्वमा त आइन्छ नै त्यति केही पनि त्यसरी बोलाएर खुवाएर गर्दाखेरि अब अलग्गै अब हाम्रो घरको मान्छे भन्दा अरू बाहिरको मान्छेहरू पनि भएर आफ्नो मान्छे पनि भएर बसेर खाँदाखेरि अलग्गै मजा नै आउँछ अरू ठुलो कार्यक्रमहरू धेरै नै अनुभव गरेको छ अहिलेसम्मन त अब बिहा भयो धार्मिक पूजाहरू भयो धार्मिक भजनहरू भयो अन्त मन्दिरको पूजाहरू भयो त्यहाँबाट व्रतबन्ध अनि गुन्यु चोलोहरू भयो यस्तोहरूतिर धेरै नै अनुभव गरेको छ अब यस्तो सामाजिक जुन हाम्रो यो कार्यक्रमहरू हुन्छ त्यस्तोमा के हुन्छ भने सबजना गाउँको चिन्नेहरू हुन्छ कि त आफन्तहरू हुन्छ बसेर सँगै नै खाइन्छ बात गर्दै खाइन्छ के कसो भयो के मिठो भयो के नमिठो भयो भन्दै बात गर्दै खाइन्छ त्यस्तै हुन्छ यो समाजको कार्यक्रमहरू जे हुन्छ त्यस्तोहरूमा चाहिँ